लामो यात्रा वा भ्रमणमा जान मलाई अति इच्छा छ म एकदम यसमा एकदम मन लाग्छ टाडा टाडा यात्रा गर्नु जानु किनभने धेरै कुरो सिक्नु पाइन्छ टाडा टाडा यात्रामा अब अब आफ्नो शरीर एकदम चङ्गा हुन्छ है आफ्नो मन मस्तिष्क एक प्रकारले नयाँ है ऊर्जा पाउँछ र हुन त बाइक चलाउन अब जानिँदैन र सिकेको पनि छैन तर यदि मैले बाइक सिकेको छु र म लामो यात्रा अथवा भ्रमणको लागि जानु पऱ्यो भने चाहिँ अब पहिला

ठिक राख्नु पऱ्यो मैले मेरो बाइकको कलपुर्जाहरू इन्जिनहरू जे जति छ सबै अप टु डेट राख्नु पऱ्यो मैले बाइक तेल सेल सबै एकदम कति दिनसम्मको लागि जान्छु म अनि यसमा पनि भर पर्छ कि म एक्लै जाँदैछु कि म दुइजना एकजना साथी अथवा दुइजना जाँदैछु कि हामी अथवा तिनजना जाँदैछु कि हामी ग्रुपमा जाँदैछु कि त्यसमा पनि भर पर्छ कोही बेला कसै एकलाई एक्लै पनि रात यात्रा गरेको देखेको छु मैले धेरै टाड टाडा गएर ग्रुपमा पनि गर्छन् र त्यसैमा एउटा भर पर्छ र त्यसरी लामो यात्रा जानुको लागि हामीले अब कुन जगामा जाँदैछौँ अब अब नदीको छेउछाउमा टाडा जगा नदीको छेउछाउमा पो जाँदैछौँ कि अथवा यो पर्वत शृङ्खलाको छेउछाउमा पो जाँदैछौँ कि अथवा कुनै त्यस्तै तातो जगातिर जाँदैछौँ त्यही हिसाबले हामीले आफूलाई तयारी गर्नु पर्ने हुन्छ त्यही हिसाबले हामीले आफ्नो मन आफ्नो मानसिक रूपले आफू आफ्नो शारीरिक रूपले आफूले एउटा तयारी गर्नु पर्ने हुन्छ र त्यही हिसाबले लुगा फाटा पनि बोक्नु पर्ने हुन्छ गरम गरममा अब महिनामा गरम जगामा जानु पऱ्यो भने एउटा हल्का हल्का लुगाहरू बोक्नु पऱ्यो टाडामा जानु पऱ्यो अब त्यस्तै टाडा टाडा तातो तातो लुगाहरू बोक्नु पऱ्यो र आफूसँग के के चिजहरू बोक्ने भन्दाखेरि चाहिँ अब अब कोही कोही बेला त्यस्तै अब त्यस्तै जगातिर जानु पर्ला बाइकमा र छेउछाउमा पेट्रोल पम्प नहोला त्यसको लागि तेल अब बाइकको बाइकलाई लाग्ने तेल तेल पर्याप्त मात्रामा बोक्नु पऱ्यो अनि तेल पाउँछ भने केही छैन त्यो एउटा कुरा हो अनि अर्को कुरो अब लुगा फाटा भइगयो अब क कोही जगा अब एउटा टेन्ट हालेर बस्नु पर्ने हुन्छ त्यो टेन्ट बोक्नु पऱ्यो अनि खाने कुरो खानुको लागि अब सानो आफूले अब कुन अब यस्तो प्ले प्लेटहरू भयो अथवा कुनै पनि त्यस्तो चिजबिज जहाँ चाहिँ आफूले खान्छ अथवा मगहरू भयो चक्कु भयो टर्च लाइटहरू भयो अनि विभिन्न यस्तो चाहिने चिजहरू आफूले बोक्नु पर्ने हुन्छ जो आफूलाई एकदम काम लाग्छ त्यो यात्राको टाइममा र आफूलाई एकदम चाहिने चिजबिजहरू चाहिँ यसरी पहिलेबाट आफू एउटा लिस्ट बनाउनु पऱ्यो म चाहिँ लिस्ट बनाउने छु लिस्टमा अब के के चाहिने चिजहरू छ त्यो पहिला लिस्ट बनायो कागजमा लिस्ट बनाएर एक दुई तिन कतिवटा चाहिने चिजहरू बोक्नु पर्छ मैले त्यो हिसाबले त्यो त्यही लिस्टको अनुसार चाहिँ एकदम सबै सामानहरू चाहिँ पहिलेबाट चाहिँ एकदम रेडी राख्नु पर्छ भने म त्यही हिसाबले एउटा तयारी गर्ने छु